हामी हामीले खानाहरू पकाउँदा खाँदा धेरै कुराहरूको हाम्रोमा एउटा अन्धविश्वासहरू छन् जसमा हामीले अब खाना पकाउँदाखेरि जस्तै हामीले नुनहरू खाना बनाउँदाखेरि नुन हाल्छौँ त्यो नुन चाहिँ हाम्रो चुलामा पोखियो भने चाहिँ त्यो राम्रो होइन भन्ने एउटा अन्धविश्वासहरू छन् अनि हामीले खाना बनाइसकेर हामीले जुन अब खाना पस्किन लाग्छौँ त्यो खाना पस्किनभन्दा अगाडि चाहिँ हामीले त्यो खानालाई अलिकति निकालेर चुलामाथि राख्छौँ जस्तै चुलाको भाग अनि हाम्रो पितापुर्खा पितृहरूको भाग भनेर चाहिँ हामीले त्यो अलिकति खाना चाहिँ चुलामाथि चाहिँ पहिला राखेर मात्र हामीले अरूलाई खाना पस्किन्छौँ यो पनि एउटा हाम्रो परम्परा छ अनि हामीले खाना खानुअगाडि पनि त्यो अलिकति बाहिरतिर फ्याँकेर मात्र आफूले खाने गर्छौँ जसमा चाहिँ त्यो भूतप्रेतहरू कसैको चाहिँ हाम्रो भूतप्रेतहरूले चाहिँ खाओस् भनेर चाहिँ हामीले चाहिँ खानाहरूलाई बाहिरतिर पहिला फ्याँकेर खाना खान्छौँ त्यो पनि हाम्रो एउटा अन्धविश्वास नै हो र हामीले त्यो खाना खाँदाखेरि खाना खाँदाखेरि हामीले बोल्नु हुँदैन भनेर भन्छौँ त्यो पनि एउटा बोल्नु हुँदैन भन्ने पनि एउटा परम्परा छ र अरू पनि त्यस्तो अन्धविश्वासहरू धेरै छन् हाम्रोमा